भारतको स्वास्थ्य सेवा प्रणाली हेर्यो भने पहिले जहिलेदेखि चलिरहेको आएको छ अहिलेसम्म लाग्छ त्यस्तै नै छ विशेष गरी हामीले हाम्रो गभर्मेन्ट अस्पतालतिर हेर्यौँ भने केही मेसिनहरूको अभाव भएका छन् र त्यही अभावले गर्दाखेरि कत्ति मानिसहरूले आफ्नो ज्यान पनि गुमाएका छन् र त्यसरी नै जसरी विदेशका त्यस्तो टेक्नोलोजीहरू आएको भए हाम्रो भारतमा पनि हामीलाई अनि साथै सारा जनतालाई राम्रो हुन्थ्यो होला त्यस्तै लाग्छ मलाई त अनि यसरी अरू अन्य देशहरूसँग तुलना गर गर्यो भने हाम्रा भारत हाम्रो भारतको स्वास्थ्य सेवा प्रणाली धेरै नै पिछे आएको छ किनभने हाम्रो भारत भारत देश सबैभन्दा ठुलो भएकोले अनि साथै बेसी जनसङ्ख्या भएकोले गर्दाखेरि नै होला हाम्रा भारतको स्वास्थ्य सेवा प्रणाली राम्रो भएको नभएको कारण यही होला र त्यसरी हेर्दाखेरि हाम्रो पश्चिम बङ्गालको अस्पताल नै हेरौँ होला यहाँ धेरै नै उपलब्ध मेसिनहरू उपलब्ध नभएको कारणले गर्दाखेरि नै होला फोहोर मैला जहाँ पायो त्यहीँ नराम्रो गन गन्धहरू आएको साथै अस्पतालको छेउछाउमा मानिसहरूले फोहोर फैलाएकोले अस्पतालमै कतिजना बिमारी भएको होला र यसको यसको समाधानको बद्ली निकै चुनौतीहरू आएको छ मलाई यस्तो लाग्छ विदेशमा जसरी टेक्नोलोजी राम्रो टेक्नोलोजीले गर्दा त्यो सबै हाम्रो भारतमा पनि आएको भए कत्ति समस्याहरू समस्याहरू मिलिरहेको हुनसक्छ होला अनि साथै दबाईहरू पनि दबाईहरूको पनि यहाँ विदेशमा भएको जस्तो दबाईहरू पनि यहाँ भारतमा भएको भए राम्रो हुन्थ्यो होला